प्रायः आफ्नो व्यवसाय चलाउनुको लागि त अब विज्ञापनकै खाँचो हुन्छ किनभने विज्ञापनमा अब यस्तोहरू यस्तो देखाइदिन्छ कि अब साधारण वस्तुहरूलाई पनि राम्रो प्रकारले देखाइदिएको हुन्छ र मान्छेलाई किनौँ किनौँ लाग्ने त्यो खाले बनाइदिएको हुन्छ र उनीहरूको व्यवसाय पनि चल्छ अब कतिवटा कुराहरू ठिकै पनि हुन्छ कतिवटा चाहिँ अलिक राम्रो पनि हुँदैन कतिवटा त्यो वस्तुहरू चाहिँ उनीहरू केवल व्यवसायको लागि मात्रै हुने जस्तो हुन्छ अन्त मलाई त त्यति उयो गर्नु पनि मन लाग्दैन के त्यो सबै प्रचार भएर चाहिँ त्यही हो मान्छे एकोहोरिएर चाहिँ त्यो यो विज्ञापनले चाहिँ अरूलाई नभए नि त्यो व्यवसायिकहरूलाई चाहिँ फाइदै गरिदिन्छ किनभने अब एकोहोरिने हामी एकोहोरिने बानी छौँ र यो सबैजना एकोहोरिएर चाहिँ त्यो सामान हामीहरू उपयोग गर्न थाल्छौँ त्यति मात्रै मलाई अब यी साह्रै उयो लागेन पोस्टर दिनु त अब कतिवटा सामानहरूको हामीले टिभीमा हेरेर त कस्तो राम्रो देख्छौँ त्यसमा नि हामीलाई किनौँ किनौँ लाग्ने त्यो चलाउ त्यो कुराहरू चलाउनु लाग्ने हुन्छ कतिवटा पोस्टरमा अब ठुलो ठुलो पोस्टरहरू बनाएर लगाएको हुन्छ त्यो सामानले ए यो चाहिँ यस्तो रहेछ है भनेर त्यसमा हामी आकर्षित हुन्छौँ कतिवटा

फोनमै पनि आजकल त अब यो फोनको जमाना छ फोनमा यो सबै नै विज्ञापनहरू दिएको हुन्छ सबै हामी हेर्छौँ त्यसलाई अन्त हामीहरू आफैँ पनि प्रयोग गर्छौँ सबै मलाई प्रायः ठिकै लाग्छ सबै सामानहरू ठिकै लाग्छ